हेलो हजुर सञ्जय दादा बोल्नुभएको हजुर म एउटा अर्जेन्ट काम परेर तपाईँलाई कल गरेको थिएँ हजुर होइन मलाई अर्जेन्टली सिलगढी जानु थियो तपाईँको गाडी उयो खाली छ होला होइन सोमवार दुई तारिक पर्छ हजुर सोमवार जानु छ हामी गाडी हामी छजना छौँ हजुर तपाईँको गाडी त्यो दिन खाली हुन्छ होला होइन त्यहाँ हाम्रो फ्यामिली फङ्सन छ हजुर एटेन्ड गर्नुपर्छ कि त्यसको लागि हामी जानुआँटेको तपाईँको गाडी सानो छ हजुर हामी छजना आँट्छ होला हजुर गाडी भाडाहरू होइन गएर मात्र होइन बेलुका फर्किनु पनि रिजर्भ हजुर हजुर अलिकति मिलाइदिनु होस् न तपाईँकोमा मिल्दैन अरू कसैको गाडी छ भने भनिदिनु होस् न ए हजुर हजुर होइन अर्जेन्टै जानु थियो कि हुन्छ भने तपाईँकै गाडी मिलाइदिनु होस् न हुन्छ हजुर होइन हाम्रो छ हामी छजना जा फ्यामिली नै जानआँटेको अन्त एउटा गाडी रिजर्भ लिएर जाउँ भनेर चाहिँ तपाईँलाई कल गरेको नि हजुर हुन्छ तपाईँको गाडी भएन भने अरू कसैको भयो भने मलाई कन्ट्याक्ट गरिदिनु होस् न ल हुन्छ थ्याङ्क्यु